मलाई फुल लगाउन मन पर्छ सबैभन्दा जो पूजा गर्नलाई चल्छ जो गर्छ मलाई सो पिसहरू पनि मन पर्छ जस्तो म मनी प्लान्ट भयो उयो क्रिस्टमस ट्री भयो यिनीहरू मन पर्छ तर मलाई चाहिँ पूजा गर्ने फुल मन पर्छ निल फुल भयो निल फुल भयो अनि त्यहाँबाट उयो सयपत्री फुल भयो तिनीहरू फुलहरू लगाउँछु त्यहाँबाट तरकारीहरूमा चाहिँ मलाई बेसी मन पर्छ करेला भयो काँक्रा करेला काँक्रा भेन्डी बैगुन यिनीहरू लगाउँछु जहिले सिजन हुन्छ सिजनको बेला लगाउँछु बेसी त लगाउँदिनँ दुई तिनवटा लगाउँछु म गमलामै लगाउँछु गमलामै हुन्छ काँक्रा भएको छ करेला भएको छ अनि फलफुलमा चाहिँ म एभगार्डो लगाएको छु अम्बकको छ आम पनि लगाइरहेको छु फलेको छैन मेवाको गाछ छ मेरोमा त्यो पनि फलेको छ तिनीहरू लगाउँछु जो जो सिजनमा मन पर्छ सिजनमा पाउँछ त्यो चिजहरू गर्छु तर भएको छैन फलहरू पनि लगाइरखेको छु अम्बकको पनि छ एभगार्डो पनि छ फलेको चाहिँ छैन चल्दैछ तर जति सक्दो कोसिस गर्दैछु होस् भनेर फुलहरूमा चाहिँ त्यति नै यो लगाउँछु म हो जाभा फुल भयो रातो त्यो पुरा मन पर्छ त्यो लगाउँछु रोज छ गुलाब गुलाबको फुल लगाएको छु दुई तीन खाले छ त्यो भयो मन पर्छ मलाई फुलहरू तिनीहरू लगाइराखेको छु फुलिराखेको छ मेरो घरमा पहेँलो खाले पनि छ हर चिजहरूको फुलहरू चाहिँ मलाई बेसी मन पर्छ फुलहरू लगाउन चाहिँ त्यो गार्डन चाहिँ मलाई मन पर्छ अब त्यही चिजहरू गर्छु बाँकी अरू चिजहरू पनि लगाएको छु फलफुल भयो सब्जीहरू अलि अलि सिजनमा जो जो निस्किन्छ त्यही त्यही लगाउँछु बेसी त त्यो लगाएको छुइनँ जो हुन्छ त्यही गर्छु